दार्जिलिङ जिल्लाका स्थानीय सरकारले यसै क्षेत्रअन्तर्गत अव्यवस्थित अवैध तथा पाहाडी ठाउँमा हदभन्दा अग्ला इमारतहरूको निर्माणमा कार्वाही गर्ने पहल गरेको छ जुन अत्यन्तै आवश्यक देखिन्छ र यस पहलको प्रभावले दार्जिलिङमा सुरक्षा तथा दुर्घटना नहुने जुन सम्भावना छ त्यो सम्भावनालाई पनि बढाएर लगेको देखिन्छ र कतिपय जिल्लाका सरकारी कार्यालयहरूको सेवा यहाँ अत्यन्तै आलस्यपूर्ण र ढिलो छ अव्यवस्थित किसिमको छ जसले गर्दा चाहिँ यहाँका जति पनि रैथानेहरू छन् यहाँका जति पनि वासिन्दाहरू छन् उनीहरूलाई चाहिँ विभिन्न किसिमका समस्याहरू भोग्न परिरहेको देखिन्छ